हेलो अङ्कल ए हजुर तपाईँकोमा उयो कुखुराको मासु पाइन्छ म यता गैरीबासबाट बोलेको नि हजुर मेरो बिमर्श हजुर हजुर तपाईँकोमा कुखुराको मासु पाइन्छ कि भनेर नि

हजुर हजुर मलाई पोल्ट्री चाहिएको थियो नि दस केजी हजुर भोलिको लागि चाहिएको चाहिनु चाहिँ भोलिको लागि हजुर मलाई दस केजी चाहिएको थियो कि हजुर अनि तपाईँकोमा मटन पनि पाइन्छ हजुर हजुर मटन चाहिँ हजुर अलिक मज्जाले हजुर मलाई अँ डल्लै चाहिएको हजुर हजुर मटनको चाहिँ अलिकति कम हुँदैन दाम मटन त बेसी होइन दुई तिन किलो मात्रै दुई तिन किलो मात्रै चाहिएको बेसी होइन हजुर हुन्छ ओ तपाईँकोमा नि त्यो कसै काम गर्ने मान्छे छ भने मेरो यता घर पठाइदिनुहोस् न म हजुर म आउनु भ्याउँदिनँ कि अलिक हजुर म यहाँ गैरीबास स्कुल लाइनमा हजुर म अनलाइन गरिदिन्छु गुगल पे गरिदिन्छु नि

दस किलो

हजुर मटन तिन केजी गरिदिनुहोस् न

कुखुराको मासु चाहिँ दस किलो हजुर यही नम्बरमा छ तपाईँको गुगल पे

हजुर हजुर हजुर ए हुन्छ म तपाईँलाई गुगल पे गरिदिन्छु नि ल हजुर हुन्छ